दाजु तपाईँ त एकदमै असल मान्छे हुनुहुँदो रहेछ म यहाँ मनोकामनाबाट आएर यहाँ गाडी नै पाएको थिइनँ तपाईँ लिइहाल्नु भयो फेरि अब यस्तो नचिन्ने जग्गामा नेपाल जस्तो जग्गामा अब पहिलोचोटि आएको तपाईँले त राम्रो व्यवहार गर्नुभयो र अब तपाईँले मलाई मेरो स्थानतर्फ पनि लानुहुँदैछ र तपाईँ एकदमै मिठो बोल्नुहुँदो रहेछ र अब तपाईँ नभएको भए मेरो के हुन्थ्यो कुन्नि अब यस्तो पराय ठाउँमा आएर यसरी सहायता पाउँदा खुसी नै लाग्छ र यति नै यस्तो हुँदा त अब धेरै खुसी लाग्यो र यो तपाईँलाई म आभार प्रकट गर्दछु दाजु